मैले आफ्नो बगैँचामा रोप्नका लागि बिरुवा बजारमा गएको बेला बिरुवा बेच्ने पसल दोकानमा हेरेर आफूलाई मन परेको बिरुवा ल्याएर रोप्नु गर्दछु आफ्नो गाउँ घरमा भ्रमण गर्दा आफूलाई मन परेका बिरुवाहरू देखेँ भने पनि उनीहरूलाई मागेर ल्याएर रोप्ने गर्दछु साथै आफन्तहरूकोमा गएको बेलामा पनि आफूलाई मन परेको बिरुवा मागेर ल्याएर रोप्ने गर्दछु यी बिरुवाहरू म गाईको मलमा माटो मिसाएर रोप्ने गर्दछु कतिवटा बिरुवामा अन्य मलहरू पनि प्रयोग गर्छु जस्तै जङ्गली मल जङ्गली मल चाँहि कसरी हुन्छ भन्दा जङ्गलमा भएको रुखको पत्ताहरू झर्छन् ती पत्ताहरूलाई एक ठाउँमा थुपार्छु थुपारेपछि दुई तिन महिनाबाद गएर त्यहाँ मल बनिएको हुन्छ र ती मललाई ल्याएर बिरुवाहरू रोप्छु यी जङ्गली मलमा बालुवा अलिकति मिसाएर पनि रोप्ने गर्दछु त्यो चाँहि क्याक्टस र इस्नेक प्लान्ट हुन् यी दुई प्ला बिरुवामा जङ्गली मर व मल र अलिकति बालुवा मिसाएर रोप्नाले राम्रो हुँदछ अनि हामीले मैले गाईको गउँत ल्याएर पाँच लिटर पानीमा एक लिटर गाईको गउँत मिसाएर पनि बिरुवामा हाल्ने गर्दछु